मेरो नाम रामबाबु राई हो र म जिन्सको बारेमा भन्नु चाहन्छु जिन्स फर्मल लाउँदा कोही कोही बेला लाउँदा हुन्छ तर कोही कोही बेला पनि नलाउनु किनभने जिन्स लगाउँदा लगा लगाएको कारणले गर्दा हाम्रो जिउको ब्लड सर्कुलेसन राम्रो चल्दैन त्यसले गर्दा हामीले जिन्स नलगाएकै राम्रो जिन्सले गर्दा एकखेप भन्नु चाहन्छु म जाँदैथेँ दार्जिलिङ टु सिलगढी जिन्स लगाएर तर त्यो दिन मेरो जिन्स अलिक ट्याप्पै टाइट थियो त्यसल गर्दा म सिलगढी पुग्दा पुग्दासम्म मेरो जिन्सले गर जिन्सले गर्दा मेरो ब्लड सर्कुलेसन नचलेकोले गर्दा म गाडीबड झर्ने बित्तिकै मलाई रिङ्गटा लाग्यो किनभने मेरो खुट्टा पनि चल्नु छोड्यो टाउको पनि दुख्नु थाल्यो किनभने रहेछ भने त्यो जिन्सले ट्याप्पै भएको रहेछ त्यसले गर्दा मेरो खुट्टाहरू पनि लर्खरायो जिन्स राम्रो होइन ल हामीले जिन्सलाई लाउनु हुँदैन हामीलाई जिन्सले जिन्सलाई जत्ति नै त्याग गऱ्यो भने राम्रो हुन्छ जिन्स खासगरी नानीहरूले झन् लाउनु हुँदैन किनभने जिन्स राम्रो होइन किन जिन्सले हाम्रो ब्लड सर्कुलेसन राम्रो गर्दैन र हामीलाई हिँड्नु पनि अप असुविधा खानु बस्नु जे गर्दा पनि हामीलाई जिन्सले गर्दा असुविधा हुन्छ त्यही कारण हाम्रो समाजबाट जिन्स त्याग गर्नुपर्छ जिन्स हामीले अलिक कम्फोर्टेबल टाइप लुगा लाउनुपर्छ जिन्सलाई त्यागेर थ्याङ्क यू सो मच